म म चाहिँ मेघना थामी हो अनि म दार्जिलिङ गभर्मेन्ट कलेजमा माइक्रोबायोलजी अनर्स गर्दैछु म अहिले थर्ड इयर कोर्स गर्दैछु अनि मै अनि मेरो यो लास्ट इयर हो अनि यो कोर्समा चाहिँ मैले अब धेरै नयाँ नयाँ कुराहरू सिक्नु पाएँ नयाँ ठाउँहरू जानु पाएँ हेर्नु पाएँ कसरी यो कामहरू गरिँदो रहेछ कसरी हाम्रो बडीहरू काम गरिँदैछ अनि हाम्रो सबै बडीको जानकारीहरू हामीले बाहिरतिर भएको अब सानोदेखि सानो कुराहरू पनि जस्तै भाइरसहरू अहिले त धेरै निस्केको छ अन्त त्यसलाई उयोहरू गर्ने त्यसलाई प्रिभेन्टहरू गर्ने कसरी गर्छ के गर्छ त्यो चाहिँ म धेरै पढ्दैछु हुन्छ धन्यवाद